बागवानीमा चाहिँ मैले चाहिँ औजार चाहिँ उ यो गर्छु के रे रोप्छु फुलहरू कि त्यो एउटा जेरेनियम भन्ने फुल छ कि मेरो लागि चाहिँ साह्रै त्यो चाहिँ अब एकदमै मनपर्दो खालके भनौँ अब है त्यो चाहिँ केको लागि भन्दाखेरि चाहिँ के अरे फुलिरहन्छ बाह्रै मास त्यसलाई अब पानीहरू पनि साह्रै बेसी हाल्नुपर्दैन हो त्यसलाई अब ठिक ठिकैले अब पानी हाल्दा भइहाल्यो कोही बेला सुक्यो भने केही हुँदैन अब त्यो मर्दैन रहेछ अँ त्यो टुप्पो भाँच्यो रोप्यो हो अँ त्यसलाई त केही उयो छैन अन्त त्यो चाहिँ मजाले आइबस्छ फुल फुलिबस्छ अन्त भगवानहरूलाई चढाउँछु ब बेलुका बिहान बिहान कोही बेला अचानक फुल चाहियो भने पनि अब अचानक कोही बेला के हुँदा फुल चाहियो भने त्यो टपक्क टिपेर ल्याउनु सजिलो हो मलाई चाहिँ त्यो चाहिँ साह्रै अब उयो लाग्यो है प्लान्टहरू लगाएको छु लगाउनु त प्लान्टहरू छ हो अरू अरू फुलहरू चाहिँ फुलहरूमा चाहिँ जेरेनियमै हो मेरो लागि हो अन्त हुनु त अरू फुलहरू छ होला नि छन त हो तर मेरो हातमा चाहिँ त्यहीँ नै भयो अब अन्त त्यो त अब उहिलेको हो अहिले त अब नयाँ नयाँ फुलहरू किसिम किसिम निस्किएको छ है अन्त मैले चाहिँ त्यो लगाइराखेको छु त्यहीँ भगवानलाई चढाउनु पाउँछु त्यसमै म खुसी छु